भान्साघरमा मुसा साङ्ला आदि इत्यादि इत्यादिबाट बाँच्नको लागि भान्साघरलाई साफसफाई गरेर बेसिनतिर पनि साफसफाई साबुनले धोएर साफसफाई गरेर कालाहिट या लक्ष्मणरेखा आदि आदिले त्यहाँ कोरेर कालाहिट स्प्रे गरेर भान्साघरलाई सफा राख्न सकिन्छ र मुसा साङ्लाबाट पनि हामी बाँच्नसक्छौँ र शौचालयमा पनि हामीले त्यस्तै तरिकाले ओडोनिल राखेर त्यहाँ ओडोनिल राखेर गन्ध पारिरहनु पर्छ र साङ्लाहरू त्यो गन्धमा बस्नु सक्दैन र कालाहिट अब कता कता त्यो पनि स्प्रे गरे हुन्छ र त्यत्तिकै साफसफाई राख राख्दाखेरि हामी यो साङ्ला मुसाबाट बाँच्नसक्छौँ